किसानले गर्ने व्यापार त हामी बगानको मान्छे हो हाम्रो त यहाँ व्यापार बगानमै छ बगानमै काम गरिन्छ तर बगानको हाजिरा एकदम कम्ती छ र फेरि किसानहरू पनि त्यति छैनन् अलि अलि खेतीबारी गर्ने गाई वस्तु पाल्ने सुँगुरहरू पाल्ने वा मौरी पाल्ने हाभी जाभी कामहरू गर्ने किसानहरू पनि आज भोलि त यहाँको पैसा राम्रो नभएर फेरि पानी घाम पानीले सहायता नदिएर हात्तीले धान अन्न मकै चामल खाई मकैहरू खाइदिएर चाहिँ किसानहरू सबै नै बाहिरै नै छन् बगानमा काम गर्छन् साधारण बगानको पत्ती टिपेको त बगानको मालिकले नै पाउँछ पैसा त धेरै अलिकति हाजिरामा काम गरेर पढाउनु लेखाउनु नानीहरूलाई हुँदैन त्यसले गर्दा यहाँको मान्छेहरू प्रायः प्रायः बेङ्लोर दिल्ली कलकत्ता चेन्नई केरलातिर गएर उतै काम गर्छन् केरलातिर त्यही कोही होटेलमा काम गर्छन् कोही अब बिल्डिङ बनाउने ठाउँमा काम गर्छन् सिमेन्टेड कामहरू कोही कोही पेन्टरहरू कोही अरू केही अरू काम गर्छन् तर यहाँको गाउँ घरको केटाहरू चाहिँ जवान केटा केटीहरू त सबै प्ला परदेशमै छन् बेसी जस्तो किनभने खेतीमा त त्यस्तो केही थिएन पहिला पहिला हाम्रो बाउ बाजेको पालामा त खेती पनि राम्रै गर्थेँ साग सब्जी लगाउँथे साग सब्जी बेच्थेँ धान मकै मकै कोदो धान लगाउँथे सब कुरो हुन्थ्यो पनि गाई घरमा दुइवटा एउटा दुइवटा तिनवटा हुन्थ्यो बाख्रा पाँच सातवटा हुन्थ्यो अब आजभोलि त गर्ने मान्छे पनि छैन सब परदेश लागे काम गर्नै मान्छे नभएर फेरि घाँस पात पनि पाउँदैन डाँडा काँडा सब नाङ्गो भइसक्यो घरी रोड बनिने घरी चोरी हुने काठ पात त्यसले गर्दाखेरि छैन परदेशै बेसी जस्तो परदेशै हिँड्छन् केटाहरू